दार्जिलिङमा त विशेष गरेर चियाको खेती है त्यो त्यो त अब सबैलाई विदितै भएको कुरो हो त्यसबाहेक यहाँतिर अदुवा रोप्छ पहिला ए सुन्तला एकदमै राम्रो हुन्थ्यो तर अहिले सुन्तलाको चाहिँ रोग लागेकोले गर्दा यसको उत्पादन चाहिँ कमी भएको छ यो फसल अहिले है धैरे अब कमी भएको छ र अरू धानहरू हुने गर्छ यसको वरिपरीको बस्तीतिर गाउँ बस्तीतिर धानहरू उमार उमार्छन् साग सब्जिहरू त सबै प्रकारको नै यहाँनिर हुन्छ है र त्यति नै हो